दाजु मलाई दुई प्लेट चाउमिन दिनुहोस् अनि यस्तो गरम छ मलाई दुई प्लेट कोल्डड्रिङ्क पनि दिनुहोस् है चिसो चिसो अनि मलाई चाउमिन चाहिँ अलिक कम्ती दिनुहोस् है